अझ पनि थुप्रै क्षेत्रका मानिसहरू अन्धविश्वासबारे दृढविश्वास गर्नेहरू थुप्रै देखा पर्छन् बस्तीतिर बग कमानतिर कुना काप्चाहरूतिर कतिपय मानिसहरूले अझ पनि धामी झाँक्रीहरू लगाउने गर्छन् आठ आने लाग्यो चार आने लाग्यो यो सिद्धे बोकाले पिर्यो के भयो कसो भयो अझ पनि धामी झाँक्रीमै विश्वास गर्ने गरेको थुप्रै पाइएको छ

त्यस्तै गाउँ बस्तीतिर अझ पनि बोक्सा बोक्सीहरू छन् भन्ने थुप्रै धारणाहरू रहेको छ र उनीहरूले डाक्टरहरूलाई देखाउनुको सट्टा धामी झाँक्रीहरूलाई देखाएर आफ्नो बिमार जाती पार्ने सङ्कल्प लिएकोहरू पनि थुप्रै देखिन्छ त्यसै गरी अहिले पनि अलिकति के भयो भुँडी दुख्यो नानीहरू बिमारी भयो नानीहरूलाई केही लाग्यो भने पनि विभिन्न प्रकारको अन्धविश्वास बारे धारणा राखिएको छ नानीहरूलाई भुँडी दुख्यो ज्वरो आयो भने पनि अझ पनि बोक्सा बोक्सीहरूले पिरेको भन्छन् भन्दै धामी राख्ने चलन चली नै रहेको छ अनि र दृढ अन्धविश्वासबारे दृढ विश्वास गर्ने मानिसहरू अहिले पनि बस्ती कमान कुना काप्चा यस्तो स्थलहरूमा पाइने गरिन्छ